महिलाहरूले अहिलेसम्म धेरै विभिन्न तर प्रकारको कतिवटा चुनौतीहरू सामना गरेको छ जसरी जस्तो कि महिलाहरूलाई जुन पर्ने ए अधिकारहरू दिनेछ दिइँदैन कुन कुन ठाउँहरूमा अनि कति ठाउँहरूमा यस्तो भन्छन् कि महिलाहरू चाहिँ केवल घरमा बसेर चुल्हामा काम गर्नुपर्छ अनि घरभित्रै बस्नुपर्छ भन्ने कुराहरू हुन्छ अनि यति विभिन्न प्रकारको कतिवटा ठाउँहरू ठाउँहरूमा देख्यो भने हामीलाई सानो सानो उमेरमा नै आमा आपाले बिहा गरिदिन्छ अनि महिला नानीहरूले किन पढ्नुपर्छ छोरी छोरी चेलीहरू पढ्नु हुँदैन भन्ने धेरै कुरोहरू भइरहेको हुन्छ अनि यो भारतमा चाहिँ हाम्रो महिला को भूमि भूमिमा कसरी परिवर्तन भएको छ भने यहाँ चाहिँ के हुन्छ हुन्छ भने धेरै ठाउँहरूमा चाहिँ कस्तो हुन्छ कस्तो हुन्छ भन्दाखेरि छोरीहरूलाई पढायो भने त्यही त हो पछि गएर उनीहरूलाई फेरि चुल्हामै काम गर्नुपर्छ बुढाको घरमै घरभित्रै गएर काम गर्नुपर्छ भन्ने कुराहरू हुन्छ अनि कति कतिवटा ठाउँहरूमा चाहिँ छोरी चेलीहरू घरबाट बाहिर गयो भने उनीहरूलाई नाना थरिका कुराहरू भन्छ अनि उनीहरू अलिकति ढिलो रातिको अलिकति ढिलो भयो भने उनीहरू उनीहरूको कस्तो कस्तो कतिवटा कुराहरूमा उनीहरूलाई सपोर्ट गर्दैनन् अनि महिलाहरूले चाहिँ अहिलेसम्म उनीहरू सुरक्षित फिल गर्दैनन् किनकि अलिकति केही उनीहरूले खै केही शब्दहरू अलिकति बेसी भन्यो भने उनीहरूलाई फेरि कतिवटा कुराहरूमा उनीहरूलाई निचा देखाउँछ अनि उनीहरू फिल कस्तो लाइक सुरक्षित महसुस गर्दैन उनीहरू समाजमा बाहिर निस्किनु राति बाहिर निस्किनु केही कार्य कामहरू पर्यो भने राति बाहिर निस्किनु त्यो कुराहरूमा महिलाहरूलाई अहिलेसम्म कतिवटा ठाउँहरूमा सुरक्षित गर्न सकेको छैन अनि अहिलेसम्म कतिवटा ठाउँहरूमा छ जहाँ महिलाहरूलाई चाहिँ बाहिर गएर काम गर्न दिँदैन तर उनीहरूलाई घरभित्रै काम गर्छ तर अहिले चाहिँ भारतमा चाहिँ हामीले धेरैजना देख्न सक्छौँ कि अहिले महिलाहरू पनि अफिसहरूमा काम गरिरहेको छ कतिवटा ठाउँहरूमा काम गरिरहेको छ तर अहिले पनि कुन कुन ठाउँहरू छ जहाँ महिलाहरूलाई काम गर्न दिँदैन महिलाहरूले काम पाउँदैन उनीहरूलाई घरभित्र नै काम गर्नुपर्छ त्यस्तो ठाउँहरू कतिवटा ठाउँहरू छ जहाँ उनीहरूले अहिले पनि सुरक्षित महसुस गरेको छैन